हेलो हेलो हजुर हजुर हजुर सुन्दैछु त को बोल्नुभएको होला है हेलो हेलो हेलो अलिकति राम्रो आवाजै आएन कि कसो को बोल्नुभएको होला है हेलो हेलो हजुर सुन्दैछु ए हजुर हजुर भन्नुहोस् न बैनी कहाँबाट बोल्नुभएको होला है हजुर हजुर

ए हजुर भन्नु नि बैनी कहिले छ सुट चाहिँ कहिले गर्नुपर्ने ए मन्डे हुनु त अब एक दिनमा पनि हुन्थ्यो तर दुई दिनमा गर्नुपायो भने चाहिँ राम्रो हुन्छ कि बैनी अन्त हामी हामीले त्यहाँ आएर अब सबै कुराको त्यो अब बुझेर गरेको चाहिँ राम्रो हो नि त होइन प्रि बेडिङमा अब तपाईँहरूले नि बेस्टै आओस् भनेरै चाहन्छ हो अन्त दुई दिनको हुनेको नि राम्रो हुन्छ दुई दिनको गर्नुभयो भने हजुर हामीले फोटोग्राफी त गर्छ नै अन्त आजकल त हामीले भिडियोहरू हामीले पनि गर्दैछौँ हाम्रो सानो टिम नै छ नि बैनी कि अन्त भिड भिडियो पनि चाहियो भने हामी गर्छौँ नि बनाइदिन्छु पनि

ए होइन होइन दिनको हामी एकैचोटि लिने हो तर एडभान्समा अलिकति चाहिँ पेमेन्टहरू गर्नुपऱ्यो हो तपाईँले अनलाइन पेमेन्ट गर्दा भइहाल्छ हो अन्त अब हामीले तपाईँको अब बेस्ट तपाईँले राम्रो दुई दिन लगाएर गरिदिनु भन्नुहुन्छ भने चाहिँ अब अलिकति एमाउन्ट चाहिँ अब त्यस्तै अब अरूलाई चाहिँ हामीले बिस हजार पच्चिस हजारसम्म पनि लिएको छ हो अन्त तपाईँ पन्ध्र हजारसम्ममा गरिदिउँला नि बैनीलाई हजुर हुन्छ मिलाइ मिलाइदिन्छु नि त कि अन्त त्यहाँनिर हामीलाई यसो बस्ने बन्दोबस्त चाहिँ गरिदिनु होस् हामी म अलिकति पैसा पनि तपाईँलाई गरिदिन्छु नि ल हुन्छ हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ मलाई तपाईँले एकताल अब घरमा सल्लाह कन्फर्म भयो भने चाहिँ भोलि कल गर्नुहोस् न त ल बैनी

ए हुन्छ हुन्छ हुन्छ भोलि कल गर्नुहोस् न ल बैनी हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ हुन्छ हुन्छ हुन्छ बैनी हुन्छ